महिलाहरूले दिनहुँ दिनहुँ सामना गर्नुपर्ने चुनौतीहरू भनेको आफ्नो घरको हरेक कुरामा महिलाहरूले आफूले सोच सम्झेर गर्नुपर्छ र धेरै कुरा सोचेर महिलाहरू अगाडि बस्नुपर्छ महिलाहरूले काम गरेको छैन भने महिलाहरूले टोटली आफ्नो हस्बेन्ड माथि डिपेन्ड हुनुपर्छ माहिलाहरूलाई धेरै समस्याहरू आएको हुनाले गर्दाखेरि हाम्रो भारत देशमा महिलाहरूलाई धेरै कम्ती ठाउँमा राख्ने गर्छ राइट टु इक्वालिटी कुनै पनि हालतमा महिलाहरूसँग छैन र हाम्रो प्रेसिडेन्ट अहिले द्रौपदी मुर्मु भएको कारणले गर्दाखेरि उहाँ पनि महिला हो र ऊ उहाँ ट्राइबल वुमेन हो एउटा अनि खेरि त्यही सब हुनाको कारणले गर्दा चाहिँ उहाँ महिला धेरै हार्डवर्क गर्नुभएको थियो धेरै पोलिटिक्स धेरै धेरै धेरै हार्डवर्कको कारणले गर्दाखेरि धेरै हार्डवर्कको कारणले गर्दाखेरि उहाँले आफ्नो सक्सेस पाउनुभएको थियो र उहाँलाई हामी धेरै इन्सपायर इन्सपिरेसन गर्दछौँ र हामी आइडोल मान्दछौँ उसलाई उसले गरेको हरेक कार्यको लागि हामी धन्यवाद छौँ किनभने हामीलाई महिलालाई महिलालाई सम्मान दिने उहाँले एउटा प्रयास गर्नुभएको छ महिलालाई महिलालाई धेरै कुराको धेरै कुरामा सामर्थ्य दिनु चाहिएको पाइएको छ र महिलाले धेरै कुरा सोचेर गर्नुपर्छ र महिलाले केही पनि आफ्नो इच्छाले त्यस्तो साह्रो गर्न सक्दैन अझै भने भनौँ भने त गाउँघरमा हामी महिलाहरूलाई धेरै समस्या भएको छ महिलाहरूलाई राम्ररी बस्न दिँदैन राम्ररी यस्तो नगर घरि उस्तो नगर घरि यो नगर घरि त्यो नगर त्यहाँ जानुहुँदैन राति भएपछि त्यहाँ हिँड्नुहुँदैन छोरा मान्छे बिहान हिँड्नु हुन्छ भने छोरी मान्छे बिहानै घरबाट हिँड्नु हुँदैन छोरी मान्छेले डल्लै घरको काम सकेर जानुपर्छ छोरी मान्छेलाई बेलुका काहीँ घुम्न जानुपर्यो बर्थडेमा जानुपर्यो घरको खाना बनाएर जाऊ त्यो घरको कामहरू छोराहरूले किन हेर्नुहुँदैन सबै किन छोरीहरूले मात्रै गर्नुपर्छ भन्ने एउटा आवाज नै उठाउनसक्छौँ हामी कामहरू किन छोराले मात्रै गर्नुपाउँछ छोरीले किन गर्नुपाउँदैन राइट टु इक्वालिटी राइट टु फ्रिडम सबैजनाले काम गर्नसक्छ जो पनि पढेको मानिसहरू छ यो दुनियाँमा सबैले काम गर्नुसक्छ र सबैजना आफ्आफ्नोमा क्यापेबल छ तपाईँले भन्नुहुन्छ कि छोरी मान्छेले केही पनि गर्नसक्दैन तर छोरी मान्छेले धेरै कुछ गर्नसक्छ र उनकोमा धेरै शक्ति हुन्छ एउटा नारी भन्नाले हामी सबै कुरा बुझ्छौँ हामी एउटा नारी भन्नाले काम गर्ने मान्छे मात्रै बुझ्छौँ तर त्यो पनि हामीले नबुझेर हामी धेरै कुरा बुझ्नुपरेको छ तपाईँ तपाईँहरूले सोच्नुहुन्छ कि सबै कुरा नराम्रो भएको छ तर सबै कुरालाई हामी सामर्थ्य राखेर आफूलाई अघि बढाउनुपर्छ महिलाहरूलाई महिलाहरूलाई पछि नसोचेर अगाडि बढेर अगाडि बढेको बढेकै गरेर केही सफलताहरू गर्नुपर्नेछ महिलाहरूले सेल्फ हेल्प ग्रुप निकालेको छ र नारी मोर्चा पनि महिलाहरूले निकालेको छ सेल्फ हेल्प ग्रुपबाट धेरै अहिले महिलाहरूलाई हेल्प भइरहेको छ सेल्फ हेल्प ग्रुपबाट महिला महिला महिला मिलेर सबै कुरा मिलेर पैसा गरेर लोन निकालेर उनीहरूले आफ्नो घर व्यवसाय चलाउने महिलाहरूले आर्थिक अवस्था धेरै याद गरेका छन् र धेरै राम्रो प्रकारले चलाउने गर्दछ महिलाहरूले धेरै राम्रा राम्रा नलाउन पाए तापनि अरूलाई धेरै राम्रा सोच्दछन् कति महिला बिग्रेर हिँड्छन् त्यो महिलाहरूलाई हामी केही पनि भन्न सक्दैनौँ किनभने उनीहरूको त्यस्तो हुन्छ तर सबैजना त्यस्तो हुन्छ भन्ने कहिले पनि हुँदैन किनभने धेरै राम्रा राम्रा महिलाहरू पनि यस दुनियाँमा छन् उहाँले एकदमै राम्रो कामहरू गर्नेको छ सबैजनाले धेरै धेरै धेरै धन्यवाद गर्दछौँ यसको म यो इन्ड भारत दुनियाँको यहाँ इन्डियाको महिलाहरूलाई हामी मनबाट हाम्रो आन्तरिक हृदयबाट सम्मानित गर्दछौँ हामी धेरै धेरै धन्यवाद गर्दछौँ किनभने हामीले जुन चाहिँ गर्नुपर्ने काम हुन्छ त्यो गर नगरे गरेर पनि उहाँहरूले धेरै हामी जस्तोलाई हेल्प गरेको हुन्छ उनीहरूले हाम्रो आर्थिक सामाजिक व्यवस्थालाई हेल्प गरेको हुन्छ उहाँहरू एकदमै राम्रो असल सफल हुनसक्छ सबै कुराका लागि धन्यवाद पनि दिनसक्छौँ हामी धेरै धेरै राम्रो कुराहरू महिलाले गर्नसक्छ महिलाहरूले गर्न सक्दैन भनेर त इन्डियाको मान्छेहरूको नराम्रो कुरा हो मान्छेलाई युज गरेर छोडिदिन्छ दिल्ली जस्तो ठाउँमा जुन चाहिँ हाम्रो इन्डियाको क्यापिटल हो उहाँतिर त्यस्तो ठाउँमा पनि मान्छेहरू हिँड्न सेफ सम्झिँदैनन् आफू आफूलाई त्यहाँ मान्छेहरूको सोच के हुन्छ भन्दाखेरि अब यसलाई देखेँ छोटो लुगामा कोही केटी देख्यो किड्नेप गरेर मारिदिन्छु यसो गरेर मारिदिन्छु उस्तो गरेर मारिदिन्छु भन्ने सोचहरू भएका मानिसहरूमध्ये भएको गर्छ उहाँहरू एकदमै नराम्रो सोचको मान्छे हुन्छ गाउँघरमा महिलाहरूलाई सेफ महसुस गर्दैन महसुस एकदमै सेफ गर्दैन महिलाहरूले राति हिँड्नु दिउँसो हिँड्नु बिहान हिँड्नु एउटा पनि महिलाहरूले सेफ फिल गर्दैन किनभने उनीहरूलाई एउटा डर हुन्छ मनमा कि कतै केही भइहाल्छ कि भन्ने एउटा मनमा जहिले पनि एउटा भावना भइरहेको हुन्छ